हाम्रो क्षेत्रमा बद्लिँदो जलवायुहरूले कसरी कृषिलाई प्रभावित गरिरहेको छ भने जुन बेलामा पानी पर्ने बेलामा पानी नपरेर खडेरीहरू लागेर र अब पानी नपर्ने बेलामा पानीहरू परेर पानी पानीहरू परेर बिगार्ने काम गरिरहेको छ र यसरी नै अब असिना हावाहुरी हावाहरू पनि यसरी नै नआउने टाइममा आएर आएर हाम्रो किसानहरूलाई प्रभावित गरिरहेको छ उहाँ उहाँहरूले चाहिँ अहिलेसम्म मज्जाले छिप्पिन नपाई मज्जाले पाक्नु नपाई कलिलोमै टिपेर आफ्नो जे जति छ त्यसमै गुजारा चलाइरहेको छ